पानी फिल्टर गर्नु र शुद्ध पार्नलाई चाहिँ अब हामीहरू पानी पानीलाई चाहिँ उमालेर राख्छु मजाले तताएर एउडा भाँडामा तताएर मज्जाले राख्छ अन्त त्यो पानीलाई चाहिँ प्युरिफायर गर्नुको लागि चाहिँ फेरि पनि एउटा फिल्टर किनेर त्यो फिल्टरमा प्रयोग गर्छ अन्त कि जसमा कि त्यो पानीहरूमा किरा फटेङ्ग्राहरू नआओस् त्यो पानीले हानिकारक नहोस् भन्नु भनेर चाहिँ म त्यसको लागि चाहिँ त्यसको लागि चाहिँ धेरै घरेलु प्र उपायहरू चाहिँ पानीलाई पानीलाई राम्रोसँग उमालेर एउटामा फिल्टर गरेर राख्नसक्छ त्यसरी नै राख्नुपर्छ